हजुर ए कहाँबाट बोल्नुभएको अरे हजुर ए हजुर भन्नुहोस् न केको लागि फोन गर्नुभएको थियो ए अहिले त खै कविता लेख्ने मुड पनि हुँदैन व्यस्त भएर हजुर पहिला चाहि यसो एक्लै हुन्थेँ कामसाम गर्दाओर्दा यसो भावनाहरू आउँदा लेखिन्थ्यो अहिले त धेरै व्यस्त जोइन्ट फ्यामिली छ कि चुलाचौका भन्दा काम गर्दागर्दै रात पर्छ त्यो सोच्ने सम्झिने फुर्सत छैन नानीहरू बारी खेती गाईबस्तु हजुर हजुर हजुर मैले त्यस्तै लेखेको चाहिँ छुइनँ टी गार्डनको विषयमा चाहिँ तर अब त्यता व्यथा कथा हरेक मान्छे नै एउटा कविता जस्तै छ त्यहाँको कथाहरू जनजीवन होइन तर मैले त्यो त्यो टपिकमा लेखेको चाहिँ छुइनँ अब ज्यादातर मैले पढ्दाखेरि चाहिँ अब बोनसको खर्चको कुराहरू अनि अब त्यो के भन्छ घरको खटाइअनुसारको जुन चाहिँ मेहनतको फल पाउँदैन आफ्नो सुरक्षा भन्ने कुरा छैन कमानमा कम्पनीको अन्डरमा काम गरेर त्यस्तोहरू हजुर हजुर छ नि त्यो एकदमै अहिले पनि अब प्रायःले नै दिनहुँ अब अहिलेको फेसबुकतिर आइरहन्छ त होइन अन्त कमानको जति पनि लेखक कलमकारहरू छ साहित्यकारहरू जति पनि हुनुहुन्छ उनीहरूले त अब उनीहरूको हरेक कविताले नै हरेक कथा हरेक रचनाले नै अब कमानलाई छोएरै लेखेको हुन्छ नि कमानको व्यथा लेखेकै हुन्छ नि अब हजुर बिके मोक्तान कि को हौ बिके मोक्तान थियो एउटा अन्त एउटा अस्ति भर्खर खस्यो नि भाइ स्कन्द थापा स्कन्द थापाको चाहिँ म पनि विमोचनमा गएको थिएँ अन्त उसको कविता चाहिँ एकपल्ट त्यहाँबाट एउटा एकजना कविकै